मैले जीवनमा धेरै चुनौतीहरू सामना गरेँ तर त्यसमध्ये एउटा चाहिँ जुन चाहिँ यो कोविडको महामारी थियो त्यतिबेला सबै ठाउँहरू बन्द भएकोले स्कुल कलेजहरू नि सबै बन्द थियो अनि हामी हामीले यो अनलाइन क्लास गर्नु पर्थ्यो यो अनलाइन क्लास पनि एउटा चुनौती नै थियो किनकि यस अनलाइन क्लास गर्दा धेरै नेटवर्कहरू डिस्टर्ब हुने गर्थ्यो अनि घन्टौँ घन्टा यो एउटा कोठामा बसेर मोबाइलको मोबाइलको अघि बसेर यो अनलाइन क्लास गर्नु पर्ने हुन्थ्यो यस यस अनलाइन क्लासले गर्दा घन्टौँ घन्टा फोन हरेकोले हाम्रो आँखाहरू दुख्ने गर्थ्यो अनि यो हाम्रो ढाँडहरू दुख्ने गर्थ्यो अनि यस कोविड महामारीमा मैले धेरै आफन्तहरू पनि गुमाएँ